पाहाडमा खेलकुदहरू अलिक साहसिक खेलकुदहरू चाहिँ सन्दकपूमा आएर टुरिस्टहरू क्याम्प गरेर बस्नु ट्रेकिङ जान्छ सन्दकपूतिर सन्दकपूमा कतिदिन बस्छ त्यहाँमाथि ट्रेक ट्रेकिङमा जान्छ स्टे होमस्टेहरू छ ट्रा होमस्टेमा बस्नु सक्छ त्यहाँबाट उनीहरूले आनन्द पनि उठाउनु सक्छ सन्दकपूमा भ्युजहरू पनि राम्रो देख्छ उनीहरूलाई एउटा नयाँ एउटा नेचर नेचरलाई एक्सप्लोर गर्ने प्रकृतिलाई अझ भित्रिया जान्ने एउटा मौका पनि पाउँछ सन्दकपू जस्तो रमाइला जग्गातिर अनि त्रिवेणीतिर त्रिवेणी भनेको चाहिँ टिस्टा र रङ्गीतको एउटा दोभान हो जहाँ दुइटा उयो भेट पनि हुन्छ त्यहाँबाट चाहिँ दोभानमा चाहिँ टुरिस्टहरू आएर क्याम्प लाएर क्याम्प लगाएर त्यहाँको आनन्द पनि लिन्छ अनि उनीहरूलाई उनीहरूले त्यो टिस्टाको चिसो हावा त्रिवेणीको चिसो हावा अनि पानीहरूको आनन्द उठाउँदै ने प्रकृतिको खुल्ला आनन्द उठाउनु पनि सक्छ अनि कालिम्पोङमा रक क्लाइम्बिङ प्याराग्लाइडिङ जस्तै कालिम्पोङको डेलोमा प्याराग्लाइडिङहरू हुन्छ प्याराग्लाइडिङ मिन्स अब यस्तो हुन्छ एउटा पखेटा जस्तै हुन्छ त्यसमा चाहिँ मान्छे राखेर एउटा गाइड पनि हुन्छ उनीहरूले उडाइ उडाउँछ गाइड पनि गर्छ आकाशतिर उड्ने मौका पनि पाउँछ अनि त्यो पनि मुट मुटु कमजोर हुनेले सक्दैन अलिक साहासिक मान्छेले खालि सक्छ अनि तपाईँहरू त्यहाँ आएर यसको आनन्द उठाउनु सक्नुहुन्छ